मलाई चाहिँ अरू ग्रहहरूमा पनि अब अरू ग्रहहरूमा अब जस्तै हाम्रो यो पृथ्वीबाहेक अरू ग्रहहरूमा पनि अब मान्छे छ जस्तै लाग्छ होइन अब किनभने चाहिँ अब साइन्टिस्टहरूले अब कति एक्सपिरिमेन्टहरू गर्दैछ जुनमा गएर के के गएर चाहिँ अब गर्दैछ होइन अनि मार्समा मार्समा मार्समा अब मार्स अ मार्स ग्रहमा चाहिँ अब के त त्यसलाई त्यसमा चाहिँ उयो छ जीवन छ भनेर चाहिँ अब उनीहरूले पुरा एक्सपिरिमेन्ट गर्दैछ होइन किनभने चाहिँ अब मैले अब युट्युबहरूमा हेरेको युट्युबमा अब थुप्रै हुन्छ नि उयो गयो अरे अब एलियनको अब एलियन अरू मान्छेहरू पनि छ भनेर चाहिँ उयो गऱ्यो अरे हौ अब त्यस्तै उयो भयो अरे भनेर अब रेकर्ड भयो अरे अब जस्तै कोनि के आयो अरे के त अब एलियनको वेब्स आयो अरे हो त्यस्तो भनेर चाहिँ अब युट्युबतिर दिइबस्छ त्यसले नै अब त्यो हेर्दाखेरि अब त्यो युट्युबमा त्यो भिडियोहरू हेर्दाखेरि होइन अब अरूहरूले त्यो साइन्टिस्टहरूले अब त्यो त्यसरी डाउट गर्दाखेरि चाहिँ मलाई अरू ग्रहमा पनि अब जीवन छ जस्तो लाग्छ होइन जस्तै अब जुनमा त मान्छे गएर बसेर किसिम गरिसक्यो तर त्यस जुनमा त छैन मार्समा चाहिँ उयो पृथ्वीको उयोसँग मिल्छ अरे नि त मार्सको चाहिँ अब वेदरहरू त्यस्तो होइन त्यही भएर मलाई चाहिँ मार्समा चाहिँ जानु अब मार्समा चाहिँ छ जस्तो लाग्छ तर मलाई पनि जानु मन छ अब मार्समा होइन हेरौँ न अब साइन्टिस्टहरूले के गर्छ